म चाहिँ भूमि मेरो घरमा चाहिँ मेरो तल घरको पाहुनाहरूलाई तल घर भएको मेरो आमा दाजु दिदीहरूलाई बोलाउँछु हो अनि बोलाएर चाहिँ खाना पका बिहान आएर चाहिँ चिया अनि बिस्किट अनि पकौडा दिन्छु अनि खनामा चाहिँ मलाई मन पकाउनु मन परेको चाहिँ भात सब्जी अनि चिकन फ्राई अनि सलाद मेरो दिदीको चाहिँ चिकन चाहिँ एकदम मन पर्ने हो त्यसैले गर्दा चाहिँ म चिकन बनाउन लागेको छु त्यो बनाउँदाखेरि चाहिँ मैले हर्दी नुन अनि कर्न फ्लावर अन्डा अन्त कस कस्मिरी चिल्ली अनि त्यो लाएर चाहिँ अदुवा लसुन लगाएर चाहिँ म मेरिनेट गर्छु अनि त्यसलाई चाहिँ एकदम फ्राई फ्राई डिप फ्राई फर्स्ट फ्राई गरेर चाहिँ सेकेन्ड टाइम चाहिँ डिप फ्राई गर्छु अनि त्यो बनाउँदा चाहिँ एकदम राम्रो हुन्छ अनि त्यो पकाउँदाखेरि चाहिँ कस्तुरी मेथीले गर्दा चाहिँ एकदम सेन्ट चाहिँ राम्रो आउँछ अनि दाल बनाउँदा चाहिँ म चाहिँ पहेँली दाल पहिला चाहिँ पानी लगाएर चाहिँ सिटी सिटी चाहिँ पाँच छ सिटी लाएर चाहिँ त्यसको बादमा चाहिँ तेलमा चाहिँ लसुन र सुखा खोर्सानी पडकाएर बनाउँछु